म कुमुदुनी पढछु अन्त हाम्रो प्राइमारीदेखि टुवेलभसम्म नै छ कुमुदुनीमा अन्त मेरो आर्टस हो स्ट्रिम चाहिँ अनि सब्जेक्ट चाहिँ मेरो इङ्ग्लिस नेपाली सोसियोलोजी पोल साइन्स हिस्ट्री अरू अन्त कमप्युटर छ मेरो चाहिँ